हेलो हजुर हजुर ए होइन यो चाहिँ अब हाम्रो पनि त्यहाँ कतिवटा कुरोहरू अलिकति गाडीको समस्याहरू हुन्छ हो त्यही कारण मैले गाउँ गाउँमा डुलाउने बैनी चाहिँ कहाँ यहाँ के अरे गाउँबस्तीबाटै नै यो गरेको गर्नुभएको हो हजुर हजुर

ए होइन हाम्रो त्यो पनि अब अलिकति गाडीहरूको बाटोको अलिकति असुविस्ताको कारणले गर्दाखेरि त्यस्तै भयो हो भोलि आउँछ नि बैनी होइन यो चाहिँ अब ग्यासको पनि आफ्नो आफ्नो उयो हुन्छ हाम्रो चाहिँ अब समय अब के अरे अब दुई तारिक त्यहाँ यो ठाउँ जानुपर्छ तिन तारिक यो ठाउँ जानुपर्छ भन्ने एउटा रुटिन बनाएको हुन्छ हामीले हो त्यही कारणले गर्दाखेरि चाहिँ अब त्यो दिन चाहिँ अलिकति बाटोघाटो अलिकति उयो बिग्रेको कारणले गर्दाखेरि चाहिँ मिस्टेक भएको नि बैनी त्यो चाहिँ अब हजुर बैनी यो चाहिँ अब कति कार्डमै त्यो आफ्नै उयसमा बुक बुक छ भने चाहिँ अब त्यो अलिकति उयो हुन्छ है कतिवटा कुरो चाहिँ अब हामीले कार्डमा नै बेच्नुपर्छ हामीले ब्ल्याकमा चाहिँ अलिकति हामीलाई अप्ठ्यारै आउँछ है यो कुरामा चाहिँ अब बैनीको कार्ड छ भने चाहिँ हामी दिनसक्छौँ ए हजुर

होइन त्यो अब होइन र पनि अब म यताउता उयो गरेर कसो हुन्छ अब बैनीले असाध्यै छ भने चाहिँ अब जस्तो अब केही कार्यक्रमहरू गाउँमा बिहा विवाहहरू परेको जस्तै घेवाहरू परेको ठाउँमा त हामी त्यो दिनुसक्छौँ त्यस्तो खालको उयोहरू एउटा कतिवटा उयो गरेर पनि हो हुन्छ हुन्छ म भोलि भोलितिर म भोलि चाहिँ अब सबै